म बाहेक मेरो परिवारमा मेरो प्रायः बाबादेखि लिएर दादा सबले नै अब बागवानीको लागि चाहिँ रुचि राख्नु हुन्छ किनभने हामी त एउटा बस्तीमा हुर्किएको बस्तीमा बसेर गाई गोरुहरू पालेर हामी सबजना अब गाई गोरुहरूको मल मूत्रहरू हाम्रो घरमा भएको कारणले गर्दाखेरि हाम्रो परिवारमा चाहिँ मेरो दादा बाबा मेरो दिदीहरू सबले नै बागवानीको लागि र हाम्रो बगानहरू लगाउनको लागि कुनै पनि केही काम मतलब बारीको कामहरूको लागि सबजनाले चाहिँ यो कुरामा चाहिँ रुचि राख्नु हुन्छ